जब म बाहिर काम गर्नु जान्छु है बाहिर कहीँ जान्छु तब मैले रोपेको फुलहरू म बिहान पानी हालिराखेर जान्छु त्यहाँदेखिको मैले रोपेको बिरुवाहरू चाहिँ सबै ममीले सबै ममीले घरको फ्यामेलीले पानी हालेर त्यस्तो गरेर गर्दिनु हुन्छ है अनि त्यहाँदेखिको चाहिँ बेलुका आएर म आफै हाल्छु है त्यो बिरुवाहरू ममीहरूले यसरी पानी हालेर चटक्क त्यसलाई कसरी मिलाउनु पर्ने मिलाएर राखिदिनु हुन्छ